मैले तपाईँकोबाट अस्ति भर्खरै एउटा फोन किनेको थिएँ फोन हेरेर चलाएर राम्रो लाग्यो यसको फिचरहरू क्यामेरा साउन्ड क्वालिटी है अनि यो स्मुथनेस राम्रो लाग्यो अनि यो इन्टरनेट पनि राम्रो चल्दोरैछ यसमा र यसको निम्ति म खुसी छु अहिलेलाई